भारतको नेपाली संस्कृतिमा अतिथि सत्कारले गरम जोसिए सत्कार र स्वागतको महत्त्वपूर्ण अङ्ग छ होइन यसले प्रत्येक व्यक्ति र परिवारलाई एउटा प्रेमको अनुभव गराउँछ नेपाली नेपाली संस्कृतमा मतलब अतिथिलाई सबै भन्दा उच्च स्थान दिने अवस्था हुन्छ नेपाली संस्कृतिमा भारतकै संस्कृतिमा पनि यसलाई अतिथिहरूलाई चाहिँ सबैभन्दा ठुलो स्थान माथिको स्थान दिने एउटा अवस्था हुन्छ यो कथन एउटा कथन पनि छ अतिथि देव भवः भन्ने अर्थात् अतिथि भगवान् हुन्छ भन्ने त्यस्तै एउटा कथन पनि छ अतिथि सत्कार नेपाली सांस्कृतिको एक महत्वपूर्ण भाग पनि हो कारण अतिथि आउँदा उनीहरूलाई आफ्नो घरमा उत्कृष्ट देखरेख गर्नुपर्छ अतिथि अतिथिको समस्यामा प्रत्येक व्यक्ति उनीहरूलाई खाना पेय र आवास जस्ता आवश्यक्ताहरूको योजना गर्नुपर्छ त्यसै उनीहरूले आफ्नो सुखद् अनुभव साझा गर्न पनि प्रयास गर्नुपर्छ अनि नेपाली संस्कृतमा अतिथि सत्कारको एक अर्थपूर्ण अङ्ग पनि दान हो अनि अर्को छ परिवार र समुदाय परिवार र समुदाय नेपाली संस्कृतिले परिवार व्यवस्थालाई के हो नजिकका नाता नातिना मात्रै होइन त्यसको सामुदायक साहा सहायता पनि महत्त्वपूर्ण छ